यो नेपाली भाषालाई साहित्य कविता तथा कलात्मक अभिव्यक्तिका अन्य रूपहरूमा कसरी प्रयोग गरिन्छ विशेषतः नेपाली भाषालाई हामी के अरे हेला गर्न सकिँदैन नेपाली भाषाले पनि भारतीय संविधानमा मान्यता पाएको छ र हामी मान्यता पाएको कति वर्ष भयो यो त अडकल गर्न सक्दिनँ तर मलाई यति थाहा छ हामी बिस अगस्तको दिन हाम्रो भाषाले मान्यता पाएको दिन भनेर हामी मनाउने गर्छौँ जस्मा चाहिँ सांस्कृतिक पर्वहरू गर्छौँ र हामी हाम्रो नेपाली भाषा होइन साहित्य कविता कलात्मक गद्य आदि थुप्रो विषयमा चाहिँ होइन एउटा माथिल्लो स्थानसम्म भारतीय स्थानमा पुगेको छ र भारतीय साहित्यमा चाहिँ है हाम्रो नेपाली साहित्यले पनि स्थान ओगटेको छ गद्य कविता अन्त कथा र उपन्यासहरूले पनि होइन हामीले यी विषयहरूमा नोबल पुरस्कारहरू पनि प्राप्त भएको छ हाम्रो कविहरू कवियत्रीहरूलाई त्यसैले यो भाषाले होइन नाप् नेपाली भाषाले होइन हामीलाई भारतभरी नै धेरै साहयता पुऱ्याएको छ